सर आउनुहोस् भित्र यता जानुहोस् यता जानुहोस् न हेलो हजुर हजुर मेरो नि बहिनी यहाँनिर म मेरो छेउ घरको छेवै पार्लरमा जाँदैथिएँ है मैले थ्रेडिङहरू पनि गराएँ राम्रो थियो अन्त तपाईँको वहाँनिरको त्यो रोज पार्लरको नाम सुनेर चाहिँ अलिकति इन्ट्रेस लाग्यो है अन्त चाहिँ म त्यहाँ आएर आएर एकपल्ट ट्राई गरौँ हेयर कट गर्नु थियो कि त्यसको लागि आउनुपऱ्यो भनेर सम्झेको हजुर हेयर कट चाहिँ अब मैले पहिला चाहिँ सिम्पल काटेँ एउटा एकपल्ट चाहिँ त्यहाँदेखि एकपल्ट सेकेन्डपालि जाँदाखेरि चाहिँ यू सेपमा काटेको थिएँ अब चाहिँ कस्तो टाइपकोहरू छ कस्तो छ भनेर सोधौँ भनेर हजुर अच्छा लेयर कट त फेरि हामीलाई सुहाउँछ के अलिकति हाम्रो त है एजहरू भएकै भनौँ है हजुर ए हुन्छ म आउँछु नि तपाईँ ए हुन्छ म आउँछु नि है ए हुन्छ कलरहरू चाहिँ अब कस्तो टाइपकोहरू छ होला नि मलाई चाहिँ अलिक लाइट टाइपमै चाहिएको थियो हजुर ए हुन्छ म आउँछु तपाईँसित भेट्छु त्यहाँबाटखेरि कन्सल्ट गरौँ न है अरू त छैन फेसियलहरू पनि राम्रो ब्रान्डको छ भने हेरौँ भनेर सम्झेको थिएँ हो अच्छा कसरी छ होला नि फेसियलहरूको प्याकेजहरू चाहिँ अच्छा अच्छा अन्त यो हेयर कटिङको पनि मैले पहिला बात गरेको थिएँ त्यसको चाहिँ कति छ होला हजुर स्टार्टिङ टू हन्ड्रेडदेखि हजुर ए हुन्छ हजुर हामी आउँदा चाहिँ दुईजना आउँछौँ नि ल मेरो साथीले पनि इन्ट्रेस गरिरहनुभएको छ उहाँले पनि कुरा गर्नुहुँदै थियो हो उहाँ हुन्छ त बहिनी म आउँछु त्यहाँबाट वहीँ भेटेर बात गरौँ न है हुन्छ राखेँ ल थ्याङ्कयू